हेलो ए तपाईँको पिकअप भ्यान छ नि है पिकअप मलाई भोलि चाहिएको थियो बिहान साढे आठमा मलाई मिरिक जानु थियो हामी चारजना छौँ अन्त बेलुका फेरि यतै फर्किएर आउने आइदिनु हुन्छ बिहान साढे आठमा ब्या मेरो घरमाथि चौरस्ता हौ एजी स्कुलकै छेउमा प्रतिमा दिदी भन्नुहोस् न सबैले चिन्छ ल